हेलो तपाईँसँग एउटा उयो लिनु थियो तपाईँ टुरिस्टहरू गाइड गर्नुहुन्छ तपाईँ टुरिस्ट गाइड गाइड गर्नुहुन्छ त्यही त मलाई अलिकति जग्गाहरू घुम्नु थियो कि यसो त्यहाँनिर मोनास्ट्रीहरूतिर

तपाईँले मिलाइदिनु होस् न कता कता हुन्छ अब जान त प्रायः सबैतिर जाने

म ए दुई दिनमा हुन्छ कि एक हप्ता पछाडि हुन्छ हजुर त्यही त फिक्सै भएको छैन हो अब हामी कतिजना आउने कतिजना आउने भनेर त्यस्तो अब उयो कन्फर्मै भइसकेको छैन नि त अन्त अब यस्तो रेटहरू बुझिराखौँ भनेर चाहिँ अन्त अब रेट बुझिसकेर चाहिँ अब यताबाट सबैजना कन्फर्म दिनु सक्नुहुन्छ हामी सवारी गाडीको एक गाडी जतिहरू हुन्छौँ होला हजुर हजुर भन्नुहोस् न हजुर हजुर हजुर ए हजुर अन्त त्यहाँनिर मोनास्ट्रीहरूतिर चाहिँ अब कस्तो कस्तो सिनहरू मतलब कस्तोहरू छ त्यहाँनिर हजुर हजुर हजुर त्यहाँनिर अब सिनहरू राम्रो राम्रो हुन्छ अरे होइन हजुर अब त्यस्तो सुनेको छैन अब त्यो गुगलमा हेर्दाखेरि राम्रो देखेको छु मैले त्यही कारण चाहिँ अब फर्स्टमै अब त्यही कुरा

ए हजुर अन्त डेलो यता अरे त्यहाँनिर उयो पनि हुन्छ अरे भनेको सुनेको थिएँ मैले प्याराग्लाइडिङ ए हजुर ए हजुर भनेपछि म तपाईँलाई कन्फर्म गर्छु त्यहाँदेखि कल गर्छु नि हुन्छ म एक दिनअघि एक दिनअगाडि नै भन्छु नि हजुर हुन्छ हुन्छ हुन्छ